लाभ र हानिमा त अब हामीलाई लाभै छ भनौँ के अरे अब त्यस्तो अब कोरोनामा कालमा कोरोना भएको बेलामा अब फोन थियो फोन भएकोले गर्दाखेरि हामीले अब फोनबाटै अब उयोहरू कति ठाउँबाट सहयोग पनि पायौँ नानीहरूले पढ्ने मौका पनि पायो अब ल्यापटपमा फोनमा हेरेर अब घरमै पढेर भए पनि अब नानीहरूलाई राम्रो भयो अब कत्तिवटा उयसमा चाहिँ अब नराम्रो पनि छ छनको लागि त अब कतिजना अब के अरे स्कुल जानु पाएको भए राम्रो हुन्थ्यो अब टाइमपास हुन्थ्यो भुलिनुओर्नु पाउँथ्यौँ अब घरमा बसेर पनि अब गेमहरू खेलेर अल्छीलाग्दो जिउहरू भएर गेम खेलेर नानीहरूले बितायो अब कति राम्रो पनि भयो कति नराम्रो पनि भयो अब त्यस्तै हो के गर्नु त्यसरी अब हामीले चाहिँ त्यो गर्यौँ अब त्यसरी नै अब काम यो यो गरेर उयो त्यसरी अब कामकुरो पढ्नुओर्नु त्यो गरेरै फोनहरूमा गरेर ल्यापटपमा पढेर अब नानीहरूलाई पनि राम्रो सुविधा भयो ल्यापटपहरू चलाएर अब त्यसरी बस्यौँ पनि नानीहरूलाई राम्रो पनि भयो कतिलाई अब अल्छीलाग्दो पनि भयो होला कतिलाई नै सजिलो पनि भयो